अब बुढापाकाहरूले प्रायः त त्यही हो बाघचाल कल्ली तास जुवा नै खेल्ने गर्दछन् तर कतिपय खेलहरू चाहिँ बुढापाखाहरूले खेल्नुभन्दा पनि हेरेरै मनेरञ्जन लिने गर्दछ